मैले आज कालेबुङमा लागिरहेको सेलबाट चाहिँ डस्टबिन किनेर ल्याएको थिएँ है र यो डस्बिन चाहिँ मैले सोचेकोभन्दा चाहिँ धेरै राम्रो रहेछ र यो राम्रो छ है मोटो मोटोहरू छ अन्त राम्रो हुँदोरहेछ र अब अर्को पालिदेखि पनि यहीँबाट म किन्छु है र मेरो साथीहरूलाई पनि ल्याउनेछु तपाईँहरूको यो प्रडक्ट चाहिँ धेरै राम्रो रहेछ है मैले सोचेको थिइनँ यति साह्रो राम्रो हुन्छ भनेर